मैले तपाईँको दोकानबाट जिल जुन चाहिँ मैले लगेको थिएँ त्यो चाहिँ एकदमै नराम्रो रहेछ कामै नगर्ने खालको आवाज पनि एकदमै ज्यादा एकदमै नराम्रो रहेछ